पश्चिम बङ्गाल एउटा खेतीबारी गर्ने जग्गा हो जहाँनिरी हामी धानको खेतीहरू गर्छौँ है किसिम किसिमको साग सब्जीहरू लगाइन्छ र हामी पश्चिम बङ्गालमा हामी उत्तर क्षेत्रमा बस्छौँ उत्तर बङ्गालमा भएको कारणले गर्दा हामीलाई चाहिँ पानीको समस्या एकदमै बेसी छ पानीको मात्रै नभएर पैसाको नि हामीलाई समस्या नै छ यो जुन पाउने कुरो सरकारबाट पाउने कुरोहरू त हामी पाइरहेको छौँ तर पानी र पैसा कम भएकोले गर्दाखेरि हामी न ट्र्याक्टरहरू किन्न सक्छौँ न पानी धेरै ठाउँबाट पानीको सबैभन्दा बेसी हामीलाई चुनौती छ यसमा सबभन्दा बेसी हाम्रो समस्या नै पानी हो र पानी चाहिँ अहिलेसम्म हामीले पाएका नि छैनौँ र खेती गर्नु त परै जाओस् खानुको लागि पनि पानी यहाँ विशेष हामीले पाएका छैनौँ र यो चाहिँ सबभन्दा ठुलो समस्या हामीले देखिरहेका छौँ पश्चिम बङ्गालमा चाहिँ